मलाई चाहिँ डान्स गर्नु सानैदेखि चाहिँ मलाई डान्स गर्नु पुरा मनपर्छ होइन अनि मेरो चाहिँ त्यो एउटा हबी पनि हो डान्स गर्ने मलाई मेरो घरमा चाहिँ मेरो बहिनीले पनि राम्रो राम्रो डान्स गर्छ अनि मलाई डान्स गर्नु चाहिँ सानै त्योदेखि पुरा मनपर्छ मेरो मैले डान्स गरेको देखेर मेरो बहिनीले पनि पनि मेरोबाट चाहिँ डान्सहरू गर्न सिक्यो होइन म मेरो बहिनीलाई डान्स सिकाउँछु अन्त म सानोमा सानोमा फाइभ इयर्सको हुँदाखेरि चाहिँ मलाई डान्सको सोख भयो अनि त्यतिखेर चाहिँ म उयो फोन टिभी युट्युबहरूबाट हेरेर चाहिँ म डान्स सिक्थेँ डान्स डान्स सिक्थेँ अनि जब म म सात वर्षको भएँ त्यतिखेर चाहिँ मम्मीले मलाई भन्नुभयो कि कि तँ पनि डान्स क्लास जोइन गर् भनेर चाहिँ अनि मम्मीले डान्स क्लास जोइन गरिदिनु भयो डान्स क्लास चाहिँ म यहाँनिर हाम्रै हाम्रै गाउँदेखि अलिकति टाढो एउटा ओद्लाबारी भन्ने ठाउँ छ बजार लाग्छ त्यहाँनिर त्यहाँनिर चाहिँ डान्सहरू गर्नु सिकाउनुहुन्छ डान्स गर्नु सिकाउनुहुन्छ त्यसमा चाहिँ एकजना सर र दुईजना म्याम हुनुहुन्छ सरको नाम चाहिँ सरको नाम चाहिँ सरको नाम चाहिँ महेश सर अनि म्यामको नाम चाहिँ श्रित् श्रीति म्याम र स्मृति म्याम हुनुहुन्छ उनीहरू चाहिँ कस्तो राम्रो हुनुहुन्छ राम्रो डान्स सिकाउनुहुन्छ अनि उनीहरूको डान्स उनीहरूको डान्स क्लासबाट चाहिँ कत्ति कत्तिजना रियालिटी सोहरूतिर पनि गयो परी तामाङ परी तामाङ भन्ने एउटा राम्रो डान्सर जो सुपर डान्सर च्याप्टर फोरमा थियो उनी पनि यहीँकै डान्स क्लास गर्नु उनले पनि त्यही डान्स क्लास गरेको हो अनि त्यही डान्स क्लासबाट चाहिँ सुपर डान्सर भन्ने एउटा एउटा रियालिटी सो हो त्यसमा चाहिँ गयो सुपर डान्सर भन्ने एउटा रियालिटी सोमा चाहिँ ऊ गएर चाहिँ अनि अनि ऊ त त त्यो सोमा चाहिँ टप टेनसम्म गयो अनि त्यो हाम्रो डान्स क्लासको लागि चाहिँ कत्रो ठुलो ठुलो उयो सेलिब्रेसन जस्तो भयो कि यो अब ऊ वहाँसम्म पुगेर आयो भनेर अनि त्यसमा चाहिँ मलाई पनि कस्तो खुसी लाग्यो अन्त जब उयो फो उयो फो केही डान्स रियालिटी सोहरूको लागि अडिसनहरू हुन्छ अनि त्यतिखेर म पनि अडिसन दिन्छु मलाई पनि लाग्छ कि म पनि एक दिन त्यो त्यो डान्स रियालिटी सोतिर चाहिँ पुग्छु अनि मलाई चाहिँ डान्स गर्नु पुरा मनपर्छ अनि मेरो बैनी चाहिँ अहिले अहिले सेभेन इयर्सको छ होइन अनि उसलाई पनि म अब उसले पनि अनि यही इयर त्यही डान्स क्लास जोइन गर्यो मेरो बैनीले पनि राम्रो डान्स गर्छ मभन्दा पनि राम्रो डान्स गर्छ अनि मलाई चाहिँ पुरा खुसी लाग्छ के मेरो बैनीले पनि यस्तो राम्रो डान्स गर्छ भनेर अनि अहिले चाहिँ म र मेरो बैनी भएर भाइलाई पनि हामीहरूले डान्स सिकाउँदै छौँ भाइ चाहिँ उयो भाइले पनि अलिअलि डान्सहरू गर्छ अनि भाइले पनि अहिले अलिअलि राम्रो डान्सहरू गर्नु गर्छ अनि हामीहरू चाहिँ भाइलाई पनि अब हाम्रै त्यही डान्स क्लासमा जोइन गरिदिने भनेर चाहिँ सोच्दैछौँ हाम्रो डान् डान्स क्लासमा कतिजनाले चाहिँ रियालिटी सोको लागि अहिले अहिले फर्महरू भर्दैछ अनि अनलाइन अडिसनहरू चाहिँ दिँदैछ मैले पनि ट्राई गरेको थिएँ तर तर मेरो त्यो फर्स्ट अडिसन थियो त्यही कारणले म सेलेक्ट भइनँ अब अब अगाडि अझै अगाडि पनि म ट्राई गर्छु गर्छु डान्सको लागि अन्त अन्त म पनि मेरो सपना पुरा गर्छु डान्स रियालिटी सोतिर नै